हजुर हो राम्रै अनि तिमी कस्तो छौ अब गाउँमा के चल्ने अब त्यस्तै हो बन्द बगान ब बन्द हुँदै चल्दै गरिरहेको छ चल्दैछ कमिटीहरूले चलाउँदैछ अब यहाँको बगानको यसले त चल्दैन जस्तो छ बाहिरतिर लाग्नुपर्छ होला अन्त उता चाहिँ कस्तो छ त काम चाहिँ के कामहरू ए त्यही त अब जाने भनेर सोचेको खोई काम त बाहिर कहिले गरिएको छैन अब मजबुरी बगानको हालतले गर्दा जानुपर्छ होला जस्तो छ अब जानुपर्छ होला सोच्नुपर्यो

त्यही त राम्रो लाग्छ होला है बाहिरतिर काम गर्नु त

त्यही त जाने त भनेको डर पनि लाग्छ कहिले निस्केको छैन घरबाट बाहिर

ल हुन्छ त हुन्छ ल